हेलो हेलो हजुर हजुर भन्नुहोस् न हजुर छ नि माछाहरू तपाईँलाई कस्तो टाइपको चाहियो भन्नुहोस् न माछा छ मासु छ थुप्रै थुप्रै प्रकारको छ भन्नुहोस् न तपाईँको हजुर केको लागि चाहिएको तपाईँलाई हजुर हजुर कति केजी जस्तो चाहिएको छ ए पाँच केजी तपाईँलाई चाहिँ म कति भन्नुहोस् त थ्री नाइन्टी किलो गरेर मासुमा त छ बुङ्गुरको छ हो अन्त तपाईँलाई चाहिँ म अरूलाई चाहिँ थ्री नाइन्टी हो तपाईँलाई चाहिँ म थ्री ट्वेन्टीमै दिन्छु हो तपाईँ डेली कस्टमर हो नि त हो हजुर पाँच केजी भन्नुभयो नि तपाईँले हजुर हजुर म तपाईँलाई हजुर तपाईँलाई म एउटा टोकन पनि दिन्छु कि हो त्यसमा तपाईँले चाहिँ हाम्रो यो मतलब हाम्रो एउटा कम्पनी छ कि हो त्यो कम्पनीलाई फलो पनि गरिदिनु होस् हो अन्त तपाईँलाई हाम्रो लाइक हाम्रो माछा मासु कस्तो मिटहरू कस्तो लाग्यो हो त्यसको फिडब्याक पनि दिनुहोस् हो अन्त अन्त त्यहाँ स्टार हुन्छ कि फाइभ स्टार थ्री स्टार हो त्यसमा पनि क्लिक गरिदिनु होस् न ल हुन्छ छ हुन्छ अरे अझै तपाईँले तपाईँलाई केही पनि चाहिँदैन हेलो तपाईँलाई अब के के चाहिँदैन सामानहरू ए हजुर तपाईँको एड्रेस चाहिँ मलाई भन्नुहोस् न मासु पनि छ छ मासु हजुर मासु चाहिँ कति केजी चार केजी ए हो नि त कसरी मासु चिकन चाहिँ थ्री ट्या थ्री ट्या टु एटीको हो कि तपाईँलाई चाहिँ म टु सिक्स्टीमै दिन्छु नि कति केजी भन्नुभयो कति केजी भन्नुभयो तपाईँले दस केजी ए हुन्छ अन्त के भन्छ अरे तपाईँको नि मलाई उयो एड्रेस दिनुहोस् न ल एड्रेसबाट चाहिँ म तपाईँलाई कन्टेक गर्छु गर्छु नि त माछाहरू थुप्रै प्रकारको छ माछा तपाईँलाई चाहिँ कस्तो खाले चाहिएको भन्नुहोस् न मासु टाइपको हजुर छ एभाइलेबल छ हजुर छ छ छ सबै पाँच पाँच किलो चाहिएको हो ए हजुर छ नि हुन्छ थ्याङ्क्यु हुन्छ